मैले अब पकाउने है अब गोप्य रेसिपीहरूमा म भनौँ भने चाहिँ अब म चाहिँ अब त्यो आलु जस्तो साधारण आलुलाई है अब कतिजनाले चाहिँ अब आलुलाई के गर्छ भने आलु भाजाहरू बनाउँदाखेरि के गर्छ भने आलुलाई अब काटेर एकछिन काट्ने बित्तिकै के उनीहरूले तेल कराहीमा तेल सेल हालेर त्यहाँदेखिको सिधै उनीहरूले त्यो अब हर्दीहरू हालेर त्यसरी पकाइहाल्छ है त्यसरी पकाउँछ तर मलाई त्यही त्यसरी पकाएको चाहिँ एकदमै मिठो लागेन किनभने मैले अब कतिजनाको घरमा अब त्यसरी त्यो आलुलाई अब काट्यो काट्ने बित्तिकै अब तेलमा हालेर पकाएको पनि अब मैले कतिजनाको घरमा खाएँ तर मलाई एकदमै त्यो मिठो लागेन है त्यसरी बनाएको राम्रो लागेन त्यही कारण मैले चाहिँ के गर्छु भने चाहिँ मैले चाहिँ के गर्छु भने उयो गर्छु पहिला तेल अब मजाले आलुलाई काट्छु हो आलुलाई काटेर मैले के गर्छु भने एकछिन पानीमा र नुनमा भिजाएर राख्छु अन्त पानी र र नुनमा भिजाएर राखे पछि चाहिँ अन्त बादमा चाहिँ पाँच मिनट जति भई सके पछि चाहिँ म त्यसमा कराहीमा तेल हालेर सुक्खा खुर्सानी पड्काउँछु सबसे पहिला सुक्खा खुर्सानी सँग सँगै मैले उयो गर्छु के भन्नु होस् त पाँच फोरन पड्काउँछु त्यहाँदेखि चाहिँ मैले त्यो आलुलाई निचोरेर मजाले निचोरेर चाहिँ प उयो गर्छु तेलमा हालेर मजाले भुट्छु त्यसो गर्नाले चाहिँ आलुबाट पानी पनि निस्कँदैन आलु पनि अब एकदमै सलिड बस्छ झुरिँदैन है एकदमै मिठो हुन्छ त्यसरी अन्त त्यसरी नै अब साग पकाउँदा भनौँ भने के उयो के गर्नु कतिजनाले के गर्छ भने अब पहिल्यै अब सागमा मजाले हाल्छ है साग पकाउँछ नुन पनि हालिहाल्छ होइन त्य त्यसो गर्दा चाहिँ ज्यादा पानी निस्कन्छ सागबाट त्यसै कारण त्यसरी पानी निस्कँदा साग राम्रो भुटिँदैन अब गिलो हुन्छ अब अब सुक्खा हुँदैन तर मैले चाहिँ के गर्छु भने साग पकाउँदा पनि अब त्यसरी नै मजाले पहिला सुक्खा बनाएर भुट्यो भुट्यो लास्टमा नुन हालेर चाहिँ आँच ठुलो बनाएर चाहिँ मजाले ऊ आ सागलाई चलाई चलाई चलाई मजाले खुला राखेर अब ढकनी चााहिँ लाउँदिनँ होइन ढकनी लगायो भने चाहिँ अब सागबाट पुरा पानी निस्कन्छ त्यहाँ अन्त त्यो बाफ जानुको लागि चाहिँ म ढकनी खुलै छोडिदिन्छु होइन अन्त त्यसरी चाहिँ म चाहिँ साग पनि त्यसरी पकाउँछु त्यसरी पकाउँदा अब धेरै मिठो पनि हुन्छ साग है सुक्खा पनि हुन्छ है र यसरी पकाएको मैले पकाएको सबैजनाले मेरो घर परिवारले पनि मन पराउँछ मेरो साथीहरूले पनि एकदमै मिठो मानेर खान्छ